हामी हाम्रोमा एड्भर्टिजमेन्ट गर्ने पुरा तरिकाहरू छ जस्तो कि फेसबुक वाट्सएप युट्युब अन्त न्युज पेपरतिर पनि एड्भर्टिजमेन्ट गर्न सक्छ ट्विटर पनि छ इन्स्टाग्राम होइन अन्त यसो पोस्टरहरू टालेर पनि गर्नु सक्छ न्युज पेपरमा दिनु सक्छ यस्तो यसरी चाहिँ एड्भर्टिजमेन्ट गर्नु सक्छु अन्त मैले चाहिँ पहिला एउटा फोनको दोकानमा काम गर्थेँ यसको बारेमा मैले सबै कस्टमरहरूलाई बुझाउँथेँ होइन यताउता गरेर यसको बारेमा यो हो त्यो हो होइन अन्त एड एड्भर्टिजमेन्टको होइन बनाउँदा अर्कै मान्छे थियो खालि म चाहिँ बुझाइदिने काम मात्रै गर्थेँ होइन जस्तो कि यसमा यो यो हुन्छ अन्त एड्भर्टिजमेन्ट गर्नुको लागि जस्तो नयाँ दोकानहरू खोल्नु भएको थियो होइन त्यो नयाँ दोकानहरू चाहिँ अब तपाईँले जस्तो कि अब जनाउन चाहन्छ भने बोलेर पनि तपाईँको एड्भर्टिजमेन्ट हुन्छ एस् यस्तो यस्तो हुन्छ अन्त मैले आफ्नो जीवनमा केही राम्रो उयो गरेको मान्छेहरूलाई उयो गरेको भनेको त्यही हो फोन बनाउनेमै गरेको थिएँ होइन अन्त मान्छेहरूले मान्यो पनि अन्त मेरो त्यो कामहरू सक्सेस पनि भएको थियो त मैले यसरी फोन दोकानमा त्यस्तो एड्भर्टिजमेन्ट गर्दा गर्दा त्यहाँ पछि मैले फोनहरू बनाउनु पनि सिकेँ फोन बनाउछु पनि अहिले पनि होइन यसो एकदुइवटा चाहिँ मैले आफ्नो आफ्नोले लगिरहेको कामहरू कि बादमा भोकै मर्नु नपरोस् पढे पनि नपढे पनि हुन्छ नि यसले नै सबै बितिहाल्छ होइन अन्त य यति नै हो होइन अन्त एड्भर्टिजमेन्टहरू चाहिँ सबै सोसियल मिडियाद्वारा हुन्छ होइन यो ट्विटरहरू सबै स्न्याप च्याटहरू अन्त अरूहरू पनि के के के आएको छ होइन यसमा नयाँ नयाँ सोसियल मिडियाहरू पनि बनिँदैछ स्न्याप च्याटदेखिको नामहरू पनि छ होइन यति नै हो मनपर्ने त मैले चाहिँ आफ्नो जीवनमा त्यही कामहरू गरेको त्यो फोनको बारेमा त्यो बुझाएकोहरू हो होइन त्यति नै थियो मनपर्ने हुन्छ थ्याङ्क यू